मलाई मनपर्ने पुस्तकमा चाहिँ अब मुनामदन हो धेरै छ अब नेपाली कथाको को पुस्तकहरू तर मलाई मनपर्ने चाहिँ मुनामदन हो किनकि अब मुनामदनमा चाहिँ अब घरको खालको अब कथा आउँछ त्यसमा हो दुःखको अब मदन क पैसा कमाउनु अब घरमा उनीहरूलाई पुरा ऋण लागेको हुन्छ र मदन चाहिँ पैसा कमाउन भनेर ल्हासा गाको हुन्छ ल्हासाबाट अन्त यता मुना चाहिँ आफ्नो सासुलाई स्याहारेर बसेको हुन्छ अब उनी उनीहरूले पुरा दुःख गरेको हुन्छ मुनाले चाहिँ अब नजानु अब गाउँमा बसेर साग र सिस्नु खाएकै बेस आनन्दी मनले भनेर भन्ने खालको एउटा कविता भनेछ अब त्यो खाल त्यो पनि भनेको हुन्छ तर पनि अब मदनले चाहिँ नसुनिकन अब मदन चाहिँ जान्छ पैसा कमाउन ल्हासातिर जान्छ ल्हासाबाट फर्किँदाखेरि चाहिँ उसलाई बाटोमा हैजाले भेटछ हैजाले भेटेर चाहिँ अब ऊ बाटोमा पुरा बिमारी हुन्छ अब डरलाग्दो हैजाले भेटेर अब उसको साथीहरूले सबैजानाले उसलाई छोडेर जान्छ अब उसलाई चाहिँ अब एकजाना भोटेले पाल्छ होइन भोटेले पाल्छ त्यहाँदेखि भोटेले दबाई पानी गर्छ भोटेकोमा बसेर त्यहाँदेखि यता मुनाले चाहिँ अब कहिले आउँछ मदन कहिले आउँछ भनेर पर्खिरहेको हुन्छ अब होइन अन्त यता अब उसलाई गुन्डा पनि लाग्छ त्यो गुन्डाले पनि भन्छ अब तेरो मदन आउँदैन अब तलाई छोडेर गएको त्यस्तो खालके पनि भन्छ यता त्यो अब त्योहरू सबै मुनाले सहिरहेकै हुन्छ आमा चाहिँ आमा पनि बिमारी भएको लास्टमा आमा पनि बिमार हुन्छ आमा चाहिँले पनि मदन कहिले आउँछ भनेर सोचिरहेको हुन्छ अन्त लास्टमा अब मदन आउँदाखेरि अब मदन आइपुग्दाखेरि चाहिँ आमा पनि हुँदैन उसको जो धर्मपत्नी ऊ पनि हुँदैन मुना पनि हुँदैन सबै मरे मरिसकेको हुन्छ अब त्यहाँ त्यस्तो खालको कहानी छ अब चाहिँ मुनामदन मनपर्छ अब चलचित्रमा चाहिँ अब चलचित्र चाहिँ अब त्यो आरआरआर भन्ने एउटा हिन्दी पिक्चर छ त्यो मनपर्छ मलाई किनकि अब त्यो त्यसमा चाहिँ ब्रिटिसको टाइममा चाहिँ अब कसरी चाहिँ अब इन्डिपेन्डेन्ट भयो इन्डिया भन्ने त्यो खालको कहानी छ अब त्यो त्यही कारण चाहिँ अब मलाई चाहिँ मनपरेको अन्त फेरि सिरियलमा चाहिँ अब इन्डियान आइडल पनि हेर्छु डान्स इन्डिया डान्सहरू पनि हेर्छु बिगबोसहरू पनि अब त्यस्तोहेरू पनि हेर्छु अब अलिक डेली त्यो त अब एउटा त्यो त सिजन सिजनमा हुन्छ अब डेलीको टाइममा चाहिँ अब फ्री टाइम अब घरको काम सकेर फ्री टाइम भएको बेलामा चाहिँ म सिरियल पनि हेर्छु अन्त सिरियलको सिरियल त्यो सिरियलमा चाहिँ म कुन्डली भाग्य भाग्यलक्ष्मीहरू हेर्छु त्यो भाग्यलक्ष्मीहरूमा पनि अब त्यस्तै अब घरको सिरियलहरूको आउँछ अब घरको कहानीहरू घरको कहानीहरू घरको कहानीहरू कस्तो छ त्यस्तो कहानी आउँछ मलाई मनपर्छ अब त्यो भाग्यलक्ष्मीमा चाहिँ त्यस्तो खाले हुन्छ अब आम आम आमाले चाहिँ बुहारी अर्कै मनपराएको छोराले अर्कै मनपराएको फेरि छोराको अर्को बिहा गरिदिने खालको त्यस्तो खाले हुन्छ नि अब त्यस्तो अब बोजुहरूले चाहिँ अब मनपराइरहेको बुहारी अब त्यस्तो टाइपकोहरू हुन्छ त्यहाँ चाहिँ अब म सिरियलहरू पनि अब अलिअलि हेर्छु त्यहाँ मनपर्ने सिरियल चाहिँ त्यही अब भाग्यलक्ष्मी हो चलचित्रमा चाहिँ मैले भनिहालेँ आरआरआर